तपाईँको रेस्टुरेन्टमा खानाको आइटम चाहिँ कस्तो कस्तो छ हौ चिकन राइसहरू पाउँछ अलिक लोकल चिकन हुनुपऱ्यो जस्तै यो हाम्रो थकाली खाना भन्छ नि त्यसमा थाली पाउँछ त्यसको साथसाथै चिकन मोमो चिकन चाउमिनहरू यो फास्ट फुडमा के के पाउँछ कस्तो खालके पाउँछ